हेलो यो मेछपर आठ नम्बरको म्यानेजर बोलेको हो ए म एउटा रिसर्च गर्दैछु कि ब्याङ्लोर युनिभर्सिटीको टी को बारेमा त्यो फाइनेन्सल कन्डिसन हाम् तपाईँहरको आलीपुरद्वार डिस्ट्रिक्टको त्यो टी क्षेत्रमा चाहिँ कस्तो छ कन्डिसनहरू त्यही अलिकति जानकारी चाहिएको थियो छ तपाईँसँग मेरो त बिरेन सुब्बा हजुर हजुर त्यस त्यो मा गर्दैछु कि डेटाहरू चाहिएको थियो

त्यसको लागि अँ कस्तो गरेको अब मान्छे हजुर हजुर हुन्छ हजुर हजुर ए हजुर

हजुर

हजुर

चलिरहनु हजुर ए ए

ए हुन्छ नि हजुर हुन्छ मलाई तपाईँको यो दिनु म आउँछु नि हुन्छ ओके ल थ्याङ्क थ्याङ्क यु